हेलो म कलकत्तादेखि बोलेको दार्जिलिङ जान डार कलकत्तादेखि त सिलगढी आउँछु मलाई दार्जिलिङ ट्राभल गर्ने टुर चाहिएको थियो टुर जाने ट्राभल गर्नु थियो त्यही लागि फोन गरेको हजुर हजुर हजुर जानु त म आज आएको छु भोलि यहाँ सिलगढी त अब भोलि आइपुग्छु त्यसपछि अब कता के जाने हो त्यो त थाहा छैन हजुर म आई त पुगेको छु भोलि आइपुग्छु भोलि नै जानु छ हजुर एक बजी आइपुग्छु

हजुर ट्रेनदेखि आउँदैछु लिन आउँछ के कति होला हजुर हजुर त्यसमा अब बस्ने जग्गाहरू पनि पाउँछ सुविधा पाउँछ हजुर हजुर त्यो त अब थाहै छ नयाँ आएको हो थाहा त छैन हो हजुरलाई त सबै कुरा थाहा होला हजुर कता कता जाने हो

हजुर हजुर हजुर जग्गा त धेरै घुम्नु छ हो हजुर हजुर हजुर हजुर हजुर तपाईँ आउनुहुन्छ भनेदेखि त अब कति बजी आइपुग्नुहुन्छ मेरो ट्रेन त एक बजी आइपुग्छ एक बजी नाम्छु हजुर हुन्छ हजुर हुन्छ ल ल ल बाई